अहिले अब के भन्नु छ मेरो इच्छा त के छ नै अब मेरो लागि त इच्छाहरू केही छैन मलाई चाहिँ इच्छा चाहिँ यस्तो छ कि मेरो नाति नातिनी छ उनीहरूलाई राम्रो पढाऊँ राम्रो बाटोमा लैजाऊँ अब कति दिन बाचुन्जेलसम्म मेरो नानीहरू पढेर आफ्नो आफ्नो खुट्टोमा उभिने होस् भन्छु कतिवटा अब उनीहरूकै दुःख नपावेस् यिनीहरूको नाम नि निम्ति नै म बाँचिरहनु पावेस् म त अब पैँसठ् छयसठ् वर्ष पुगी सकेँ म अब मेरो यो नाति नातिनीलाई चाहिँ म धेरै अब जिउनु पाऊँ भन्छु हुन त म अहिले ठिकै छु म फिटै छु मेरो नानीहरू चाहिँ एकदम पढेर खुट्टामा उभियोस् उनीहरूलाई पछि पढेर आफ्नो खुट्टामा उभियो पछि कुनै पनि दुःख नहोस् आफ्नो खुट्टोमा उभियो पछि उनीहरूले आफ्नै कमाइ गरेर आफैले खावेस् भन्ने यही इच्छा छ मेरो नानीहरूलाई कुनै रोग नलागोस् कसैबाट केही भनाइहरू आई नलागोस् उनीहरूको जिन्दगी चाहिँ एकदम हाँसी खुसी नै बितोस् यही नै मेरो चाहिँ इच्छा आकाङ्क्षाहरू छ